मेरो नजिकैमा चाहिँ स्टेडियमहरू ग्राउन्डहरूको कुरा गर्नु पर्दा चाहिँ सबसे प्रख्यात ग्राउन्ड चाहिँ छ मेला ग्राउन्ड जोसँग चाहिँ हाम्रो पिता पुर्खाहरूको जोडिएको छ त्यहाँ फुटबल हुन्छ अस्ति भर्खर पन्ध्र अगस्ट पनि त्यहाँ मनाइयो भिड निकै हुने गर्छ स्कुल स्कुलका जति पनि ठुला ठुला स्कुलको कलेजकै हो जति पनि ठुला ठुला प्रोगामहरू हुन्छ त्यो सब चाहिँ मेला ग्राउन्ड प्रख्यात ग्राउन्ड मेला ग्राउन्डमा हुने गर्छ भव्य रूपमा मनाइने गर्छ पन्ध्र अगस्टहरू यी हुन् प्रख्यात ग्राउन्ड